दिदी मैले तपाईँको दोकानबाट अस्ति स्कर्ट लगेको थिएँ नि कस्तो राम्रो पो रहेछ त फेरि कस्तो शीतल हुँदो रहेछ हलुका रहेछ लाउँदा पनि कस्तो कम्फर्टेबल भयो हो अनि अब त्यसले त पाछिँदैन रहेछ नि त है त्यस्तो लुगाहरूले चाहिँ देख्दा त कस्तो पोलिस्टरहरूको जस्तो देखिने हो तर अब सुतीको रहेछ मलाई त कस्तो शीतल भइरहेको छ अरू लुगाहरूले त कस्तो पाछ्न्छि है तर यसले त नपाछिँदो रहेछ मलाई पुरा मन पऱ्यो गरम महिनामा ठिक्कै भइरहेको छ अब म त्यही मात्रै लगाइबस्छु मलाई पुरा शीतल अनुभव भइरहेको छ त्यो लुगाले